विशेष हाम्रो नानीहरू शिक्षाको विषयमा कुरा गर्नु पर्दाखेरि प्राथमिक र माध्यमिक उच्च माध्यमिकसम्म जुन चाहिँ शिक्षा लिनु गएपछि त्यसपछि धेरै आर्थिक असुविधाहरू भएका नानीहरू उनीहरू सानोतिनो कामहरू खोज्ने अथवा घरमै आफ्नो माता पितालाई परिवारलाई कामहरू सघाएर केही जीवन उपार्जनको मेलोमेसो गर्ने गर्छन् र त्यसमध्ये केही आर्थिक राम्रो भएका नानीहरू भने उच्च शिक्षातिर जान्छन् तर पनि हिजोआज उच्च शिक्षा लिने भन्दाखेरि केवल विद्यार्थी जीवन पुस्तक पढ्नु भन्दाखेरि हिजोआज नानीहरू धेर जस्तो काम कुरो खोजेर केही सरकारी अथवा बेसरकारी कुनै पनि ठाँउमा कामहरू गरेर परिवारमा आर्थिक सहयोग गर्न चाहन्छन् र धेरै विद्यार्थीहरू हाम्रो समाजमा अहिले के छ भनेदेखि माध्यमिक उच्च माध्यमिकसम्म गइसकेपछि अथवा माध्यमिकसम्म गइसकेपछि उनीहरू प्राइभेट प्राइभेट क्यानडिडेट भएर उनीहरू पढ्ने गर्छन् अर्थात् उनीहरू कतै प्राइभेट कम्पनीतिर सानो तिनो काम गर्दै उनीहरू डिसटेन्सबाट आफूलाई शिक्षित गराउन चाहन्छन् र गर्दै पनि छन् धेरै हिजोआज नानीहरू यसरी प्राइबेटली पढिराखेका छन् जति रेगुलर कलेजतिर जान्छन् त्योभन्दा बेसी नै प्राइभेट पढ्ने नानीहरू छन्